हेलो चाइना गार्डन पऱ्यो ए हजुर हजुर अँ म मैले हिजो त्यो अर्डर गरेको थिएँ नि तपाईँलाई त्यो मोमो चाउमिनको अर्डर गरेको थिएँ है त्यसमा त्यो चिकन चिल्ली अन्त कोक हालिदिनु है अन्त तल उयो के हरे उयो पानी है अनि त्यसमा आइसक्रिम पनि हालिदिनुहोस् अनि त्यहाँ अरू के के छ रेसिपी है रेसिपीमा के के छ भन्नुहोस् त अलिकति ए हजुर हजुर त्यो उयो पनि हालिदिनुहोस् मटन मटन करी पनि पठाइदिनुहोस् है